हेलो ए म तपाईँलाई एउटा कुरा सोधौँ भनेको नि हजुर म आसमबाट आएको कि त म टुरिस्ट नै भएको हो र यहाँ तपाईँको यहाँ कालिम्पोङमा चाहिँ एउटा दोकानको नाम सुनेर आएको थिएँ लक्ष्मी स्टोर भनेर कि अन्त लक्ष्मी स्टोरमा चाहिँ यो ट्रेडिसनल ड्रेसहरू क्या त्यो पाइन्छ भनेर चाहिँ म आएको थिएँ यो कहाँ पर्छ होला नि हजुर हजुर त्यो तपाईँकै दोकान हो ए अच्छा अच्छा अच्छा यो ब कुन कुन जातको चाहिँ पाउँछ होला नि यो चाहिँ तपाईँको होइन त्यो हामी जुन चाहिँ ट्रेडिसनल ड्रेसमा तामाङको पाउँछ है सुब्बाहरूले पाउँछ राई हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर दाम चाहिँ कति कति पर्छ होला नि यो ड्रेसहरूमा हजुर हजुर हजुर

ए हजुर हजुर हजुर अन्त थुप्रै किन्दा चाहिँ अलिक सस्तो पर्छ कि के कस्तो छ कि हजुर हजुर हजुर ए मतलब ए एक जोडी

हजुर हजुर अन्त यो जुन चाहिँ अब म त आएर हेरेर जान्छु है त्यत्रो लुगा त बोकेर लानु सकिँदैन है म यो अनलाइन तपाईँले पठाइदिनु सक्नुहुन्छ मेरो एड्रेसहरू सबै दिइराख्छु

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यसो भए म तपाईँलाई यो पन्ध्र तारिख भित्रमा नि यो पन्ध्र तारिख भित्रमा चाहिँ मलाई एक सौ जोडी चाहिएको थियो कि त लुगा ड्रेस अन्त त्यो चाहिँ तपाईँले पठाइ दिनुभयो भनेदेखिलाई चाहिँ यो नेपाली ट्रेडिसनल ड्रेस मलाई चाहिँ चाहिएको छ है अन्त त्यो पठाइ दिनुभयो देखिलाई चाहिँ मैले पैसा पनि तपाईँलाई अब पेटिएमबाट अहिले त त्यो अनलाइनै पेमेन्टहरू हुन्छ नि है अन्त त्यो त्यो हजुर हजुर त्यसमा चाहिँ बेसी चाहिँ तपाईँले दौरा सुरुवाल टोपी चौबन्दी चोलीहरू चाहिँ मलाई बेसी पठाइ दिनुपर्छ कि ल एक सौ जोडी ल त्यसले गर्दाखेरि चाहिँ यो तपाईँलाई म उयो अनलाइनै पेमेन्ट पनि गरिदिनु सक्छु

यो तपाईँले मिलाएर पठाइ दिनुहोस् न टोपीको दाम चाहिँ कति पर्छ कुन्नी कसरी पर्छ ए हजुर हजुर हजुर हो हजुर हजुर अँ हजुर यसमा तपाईँले म त्यो कम्ती मात्रामा चाहिँ तपाईँले सेर्पा टोपीहरू तामाङ टोपीहरू त्यो पनि पठाइ दिनुहोस् न ल त्यो गरेर तपाईँले त्यो बिल पनि मलाई अनलाइन मेरो एड्रेससमा तपाईँले गर्नुभयो भने म त्यत्ति नै बेला तपाईँको पेमेन्ट पनि गरिदिन्छु नि अनलाइन ल अँ त्यसो गर्नुभयो भने हो त्यो राम्रो हुन्छ हजुर हजुर हजुर हो हुन्छ हुन्छ धन्यवाद हजुर हवस् हवस् हवस् हजुर